र हाम्रो बाल्यकाल भनेको चाहिँ एकदमै सुन्दर प्रकारले बित्यो भनौँ अनि हाम्रो बाल्यकालमा चाहिँ हामी धेरै साथीहरूसँग खोलाहरू खेल्ने गर्थ्यौँ गुच्छाहरू खेल्ने गर्थ्यौँ अनि कहिले कहीँआफनो साथीहरूसँग नि लडाईहरू पनि गर्ने गर्थ्यौँ अनि बाल्यकाल यसरीनै बितिरह्यो अनि कतिको बाल्य अवस्थाहरू चाहिँ हामीले खेलेर मात्रै नभएर रमाइलो गरेर पनि बितायौँ अनि कतिचोटि आफनो आमा बाबुलाई ढाँटेर लुकेर अरूको घरतिर गएको कुराहरूले धेरै हामीलाई यो समयहरूमा समझना आउँदछ जुन समयमा चाहिँ आमा बाबुले हामीलाई काम अह्राएको हुन्थ्यो अनि त्यो टाइममा हामीहरू चाहिँ त्यो समयहरूमा चाहिँ लुक्ने र भाग्ने काम गर्थ्यौँ अनि घरकोहरूले चाहिँ पर्खिरहन्थ्यो अनि त्यो समयहरूमा हामीलाई जुन काम अह्राएको हुन्थ्यो त्यो कुरा हामीले नगर्दाखेरि चाहिँ आमा बाबुले धेरै नै हामीलाई कुटनुहुन्थ्यो अनि यो कुराहरूले चाहिँ हामीले धेरै नै समझना गर्दछ